मलाई घुम्न जान मन परेको ठाउँको नाम चाहिँ होइन के के त होइन अब हामी त कालिम्पोङमै बस्छ तर मेरो घर उता पनि छ जलढका साइड झोलुङ झोलुङ भन्ने साइड पर्छ रोङ्गो अनि मलाई त्यहाँ हाइडलहरू जान चाहिँ एकदमै मनपर्छ बिन्दु बिन्दुमा त्यहाँ हाइडल छ ठुलै हाइडल छ अनि भुटान र उइसलाई छुट्ट्याउँछ त्यो हाइडलले चाहिँ हाइडलको यता साइड बङ्गालै पर्छ अनि यता साइड चाहिँ उयो पर्छ भुटान पर्छ होइन अनि त्यहाँ चाहिँ मलाई घुम्न जान चाहिँ एकदम हाम्रो चाहिँ त्यहाँ हाइडल हाइडलमा चाहिँ हामीलाई चिनेको भएर चाहिँ हाइडलमाथि पनि जान दिन्छ हाइडल छ अनि राम्रो राम्रो भ्यू छ त्यो बिन्दुमा त्यता साइडमा बिन्दुमा चाहिँ अब थुप्रै दोकानहरू पनि थुप्रै छ अब अनि सबै व्यवस्था पानी सानीहरूको होइन सबै त्यहाँ एकदम कसैको कमी हुँदैन त्यसैले चाहिँ मलाई चाहिँ अब बिन्दु घुम्न जान चाहिँ पुरा मनपर्छ अनि अर्को ठाउँ चाहिँ हो मलाई घुम्न जान मन परेको भनेको चाहिँ यता भालेपुल खोला छ होइन खोला ठुलो पनि होइन अब यता सानै खोला छ त्यहाँ खोलामा चाहिँ थुप्रैपल्ट गइसकेको तर पनि फेरि फेरि जान मनपर्छ होइन त्यहाँ चाहिँ अब एउटा ब्रिज छ पहिला पहिला बनाएको अन्त त्यो डोरीहरू लगाएर अब निकै कडै छ त्यो ब्रिज होइन त्यो ब्रिजमा फोटो सोटोहरू खिच्छ मान्छेहरूले होइन मलाई नि एकदम त्यहाँ गएर फोटो खिच्नु अनि घुम्नु ओर्नु जाँदाखेरि होइन फोटो खिच्नै हुन्छ प्राय जस्तो चाहिँ घुम्नु पनि अब रमाइलो हुन्छ सबैजना हुन्छ साथ सबै सबैजना हुन्छ फेमिली हुन्छ होइन